हेलो अँ को बोलेको अँ हो त को बोलेको ए अन्त राम्रै छ हौ

अँ भन त अँ अँ

ए हो र अन्त त्यहाँ चाहिँ तिम्रो चिनेको मान्छे छ ए मैले पनि सोचिरहेको थिएँ हौ बाहिर अब काम गर्न जानुपर्छ होला भनेर तिमीले ठिक्क कल गरेछौ ए ए हुन्छ नि त अन्त सेलरीहरू चाहिँ कति दिन्छ ए अन्त यो काम चाहिँ सपिङ मलमा ए ए घरमा त मैले सोधेको त अस्तिदेखि नै म सोचिरहेको छु कोही साथीहरू पाएँ भने चाहिँ अब बाहिर जानु पर्ला भनेर ठिक्क तिमीले कल गरेछौ हुन्छ नि त म पनि जान्छु नि त अब बिचार गरौँ न त ल एकताल भेट गरेर बिचार गरौँ न त ल ए हुन्छ नि त ल ल तेसो भए म अब भोलितिर भोलितिर आउँछु होला नि त ल तिम्रो घर अन्त बसिकन डिसाइड गरौँ न त ल जानु जानु त अब म त फिक्सै हो त तर पनि अब बसिकन ऊ यो डिसाइड गरौँ न त ल ए ल त ल बाई